मैले स्वास्थ्य बिमा त मैले गरेको छु छ मेरो होइन स्वास्थ्य बिमा त किनभने गर्नै पर्छ सबैले नै गर्नुपर्छ यो त एकदमै एकदमै एकदमै इम्पोर्टेन्ट कुरा हो यो त होइन सबैले नै गरेकै राम्रो हो स्वास्थ्य बिमा त किनभने स्वास्थ्य बिमा बेगर त हामीले भोलि पर्सी पछि पछि होइन हामीले एकदमै राम्रो ट्रिटमेन्ट गर्न एकदमै साह्रो पर्छ कोही बेला होइन त्यसै कारणले गर्दा स्वास्थ्य बिमा त एकदमै गर्नैपर्छ त्यही भएर चाहिँ म सबैलाई भन्छु स्वास्थ्य बिमा गर्नुपर्छ अरूलाई पनि भन्छु र मैले पनि गरेको छु स्वास्थ्य बिमा चाहिँ मैले पनि गरेको छु तर मैले त्यो बिमा गरेको छु तर मैले अहिलेसम्म चाहिँ त्यो बिमा मैले चलाएको छुइनँ किनभने चल चलाउनु नि नपरोस् होइन स्वास्थ्य बिमा चलाउनु नि नपरोस् मैले मेरो परिवारमा अहिलेसम्म त्यो चाहिँ मैले चलाउनु परेको छैन चलाएको पनि छुइनँ चलाउनु पनि नपरोस् किनभने त्यस्तो यस्तो चिज चाहिँ बिमारी भन्ने चिज चाहिँ कसैलाई पनि नलागोस् होइन नलागोस् नै भन्छु म बिमारी लागेर त्यो चलाउनु भन्दा त बरू बिमारी नै नलागेको राम्रो होइन मैले सोच्दाखेरि चाहिँ बिमारी लागेन भने त त्यसै पनि हाम्रो हेल्थ एकदमै हाम्रो राम्रो भएर गइहाल्छ सबै कुरा राम्रो हुन्छ होइन अनि त्यो पैसा चाहिँ बरू नचलाउनु परोस् त्यो चाहिँ त्यस्तो बिमारीमा त्यो युज गर्नु नपरोस् त्यस्तो चिजहरू चाहिँ होइन हामीले म त मलाई चाहिँ त्यस्तो लाग्छ र मैले अहिलेसम्म चाहिँ अब मेरो सदस्यहरूमा मेरो परिवारको सदस्यहरूमा मैले यो बिमा चाहिँ चलाएको छुइनँ म र म चाहिँ अब भगवान्सँग प्रार्थना गर्छु होइन यो स्वास्थ्य बिमा चाहिँ मैले चलाउनु पनि नपरोस् अनि मेरो परिवारमा कोही पनि बिमारी नहोस् म चाहिँ सोच्छु मेरो बिमारी नहोस् नेरो परिवारमा कोही पनि बिमारी नहोस् मेरो परिवार सधैँ नै नि निस्वास्थ्य नै होस् स्वास्थ्य नै होस् मेरो परिवार चाहिँ होइन किनभने मेरो परिवार स्वस्थ छ भने नै होइन सबै कुरो राम्रो भएर जान्छ र मेरो परिवार चाहिँ स्वस्थ्य नै भए होस् र यो बिमा चाहिँ मैले मेरो परिवारमा चलाउनु नपरोस् किनभने अब स्वास्थ्य बिमाको लागि बिमार हुनु बिमा चलाउनु त अब मान्छेलाई मन पर्दैन होइन कसैलाई पनि त्यस्तो मन पर्दैन तर अब कोही बेला बिमारी भन्ने चिज त भइहाल्ने कुरो हो होइन हुनु सक्छ होइन हठात् हुनसक्छ बिमारी भन्ने कुरो त्यसैको लागि चाहिँ हामीले यो बिमा गरी नै राखेको हो होइन तर अब हामीले चलाउनै पर्छ यो बिमा मैले गरेको छु यो म चलाउनै पर्छ म बिमारी हुन्छु मेरो परिवार बिमारी हौ तिमीहरू भनेर भन्नु त भएको छैन होइन र यो बिमा चाहिँ सपोज बिमारी भइहाल्यो भने भनेर मात्रै हामीले यो बिमा गरेको हो होइन त्यसै कारणले गर्दा चाहिँ बिमा चाहिँ एकदमै इम्पोर्टेन्ट हो कुरा इम्पोर्टेन्ट चिज हो हामीले बिमा गर्नुपर्ने चाहिँ मलाई चाहिँ लाग्छ अब बिमा चाहिँ एकदमै गर्नुपर्ने नै हो त्यस्तो लाग्छ होइन र चाहिँ अब सबैले बिमा गर्नैपर्छ र चाहिँ अब बिमा गरेर फेरि भगवान्लाई प्रार्थना गरेर यो बिमा चाहिँ मैले चलाउनु परोस् मेरो परिवारमा कोही सदस्य बिमारी होस् र चाहिँ यो बिमा चलाउनु परोस् भनेर म त्यस्तो चाहिँ सोच्दिनँ होइन यो बिमा गर्छु तर यो बिमा चैँ चलाउनु नपरोस् भनेर म सबैजनालाई भगवान्सँग त्यही प्रार्थना गर्छु